ए हजुर हजुर सर हजुर ए हजुर अहिले त घरै ए हजुर हजुर हजुर हजुर

ए हजुर हुन्छ भन्नु होस् न तर पात्र चाहिँ कस्तो छ होला भनिदिनु न अलिकति है ए हजुर हजुर हजुर

हजुर एकदम मलाई त मन पऱ्यो तपाईँले अब तपाईँले भन्नु भएको है किन म त नो भन्नु पनि सक्दिनँ है तर त्यसको जुन पाण्डुलिपि छ मलाई एक चोटि हेर्नु पाए चाहिँ राम्रो हुन्थ्यो ए हजुर हजुर हजुर हजुर हजुर हो नि हो नि हजुर हजुर हजुर एकदम एकदम कि यसलाई निर्देशन चाहिँ कसले गर्नु हुन्छ होला ए हजुर हजुर अनि मञ्चन चाहिँ कता हुन्छ होला है यो हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हो नि हजुर ए हजुर हो एकदम म एकदम यसलाई लिएर म एकदम सहमत छु है तपाईँको अब यस्तो राम्रो जुन थाल्नु भएको छ त्यसमा त हामी अब अवश्य नै साथ दिने छौँ हुन्छ हुन्छ त्यसो भए म तपाईँको जुन पाण्डुलिपि छ मलाई पठाइदिनु होस् म एक चोटि तपाईँलाई फेरि कल गर्छु नि हजुर हजुर हजुर हुन्छ हुन्छ